हेलो ए हजुर हजुर तपाईँ तपाईँ सोनु सर बोल्नु भएको ए हजुर मलाई नि म तपाईँको फ्यान तपाईँको अब डान्सहरू हरेर कति मन पर्छ कि म यता दार्जिलिङ हजुर दार्जिलिङ म टिस्टा भ्याल्ली हजुर टिस्टा हजुर तपाईँको अस्ति तपाईँ टिस्टा भ्याल्लीमा यता संस्कृति कार्यक्रममा तपाईँको डान्स हेरेर हामी एकदमै पहिलादेखिको मन पनि पर्थ्यो कि तपाईँको डान्स अस्ति झन् हेर्दा धरै मन पऱ्यो हजुर हजुर अनि हजुर तपाईँलाई यो अस्ति तपाईँको एउटा संस्कृति कार्यक्रम थियो नि टिभीमा अन्त त्यो टिभीको कार्यक्रममा नि हामी सबैजना नि उयो हाम्रो गाउँको जति पनि उयोहरू छ साथीभाइहरू अब हाम्रो परिवारको पनि सबै सदस्यहरू तपाईँको डान्सको फ्यान हुनुहुन्छ कि एकदमै अब कस्तो मन पर्छ तपाईँले डान्स गर्नु भएको लोक नृत्यहरू तपाईँले छ नि छ तपाईँले जुन डान्स गर्नु हुन्छ नि त्यसमा अब तपाईँले कुनै एकाडमीहरू खोल्नु भएको छ होला सर

हजुर सर त्यही त मलाई पनि तपाईँको त्यो डान्स धरै मन परेर चाहिँ अब हाम्रो गाउँको कतिजना भाइ बहिनीहरू पनि हुनुहुन्छ हो म पनि छु अब तपाईँको नृत्य देखेर चाहिँ अब मोटिभेट भएर चाहिँ हामी पनि सिकौँ न भन्ने इच्छा उयो भएर चाहिँ हजुर सर हजुर सर हजुर तपाईँको नृत्यले चाहिँ अब हामी युवाहरूलाई मात्र न भएर चाहिँ अब जतिपनि हुन्छ वहाँहरू पनि एकदमै अब हुन्छ नि सजिलो कस्तो नेपाली भाकामा नेपाली उयोमा लय तालहरूमा डान्सहरू अब कस्तो मजाले गर्नु भएको भनेर चाहिँ एकदमै वहाँहरूलाई पनि कतिजना चाहिँ डान्स प्रति एकदमै चासो राखेको हुनुहुन्छ कि अनि वहाँहरूले पनि तपाईँहरूको उयो अब उयो गर्नुहुन्छ अनि सर तपाईँले जुन यो युवाहरू जुन अहिलेको युवाहरूदेखिको लिएर साना अब किशोरदेखिको लेर वृद्धहरूसम्मको तपाईँको लोक नृत्यको बारेमा चाहिँ के अब अहिलेको जुन जेनरेसनलाई चाहिँ के अब तपाईँ सन्देश दिनु चाहनुहुन्छ होला सर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही त सन्देश भनेको चाहिँ अब त्यही हो आफ्नो संस्कृति आफ्नो संस्कारहरूलाई चाहिँ नबिर्सिनु भन्ने खालको है सर

हुन्छ हुन्छ सर हुन्छ सर धन्यवाद सर तपाईँको एकदमै सन्देशमुलक ज्ञानवर्दक उयोसको लागि एडभाइसको लागि हुन्छ सर हुन्छ हुन्छ सर एकदमै उयो शुभकामना सर हुन्छ